विज्ञान र प्रविधिबारे के कुरा तपाईँलाई म हामीलाई मोहित पार्छ भने अब अहिलेको पहिलाको जमानामा होइन यसो सुविधा थिएन मान्छेलाई त बहुत कष्ट हुन्थ्यो एक जगाबाट अर्को जगा जानु लागि धेरै असुविधा हुन्थ्यो धेरै धेरै समय लाग्थ्यो त्यसले गर्दा हो अहिले विज्ञान को जमाना भएकोले गर्दा होइन प्रविधिले भएकोले गर्दा हामीलाई बहुत सुविधा छ भारतले अहिले धेरै उन्नति गर्दैछ टेकनिक टेकनिक ज टेक्नोलोजी जमानामा होइन भारत अगाडि बढ्दैछ अरू देश भन्दा अगाडि बढ्दैछ अझ बढ्छ त्यसले गर्दा थाहा पाउन मन परेको कुराहरू हामीलाई राम्रो लाग्छ यो चिजले हामीलाई धेरै सुविधा दिइरहेको छ होइन जस्तो अब अहिले गुगल छ गुगलमा हामीले कहाँ जानु पर्छ के गर्नु पर्छ सब गुगलमा हामीले सुविधा पाउँछौँ केही सोध्दा पनि उयसको बारेमा हामीले सुविधा पाइरहेका छौँ टेक्नोलोजी जमानाले गर्दा